हाम्रो घरमा धेरै किसिमका फुलहरू छ जस्तै लालुपाते छ गोदावरी छ अनि के अरे गुलाबको फुल छ बगानभेली छ एजेलिया छ यस्तै छ यतिखेर चाहिँ किनभने यो चाहिँ विन्टर हो यो चाहिँ विन्टरको लास्ट लास्ट हो र यतिखेर चाहिँ सबै फुल्ने सिजन हो यतिखेर चाहिँ र सबै फुलहरू फुलेर कस कस्तो मजाको भइरहेको छ यतिखेर फुलहरू फुलेको देख्दा एकदमै आनन्द लाग्छ र आफूले रोपेको फुल फुल्दा त झनै एकदमै खुसी लाग्छ किनभने आफूले स्यारो स्याहारेर रोपेको एकदम जोगाएर हामीले स्याहारी मलहरू हालेर एकदम जोगाएर रोपेको फुलहरू ठुलो भएर फुल्दाखेरि एकदमै आनन्द लाग्छ र त्यो फुलहरूले त खुसी पनि लाग्छ र हाम्रो घरमा चाहिँ फुलहरू म फुलहरू मात्रै हैन अरू पनि छ जस्तै कटहर छ यो ऊ यो भोगटे भयो सुन्त लिची भयो यस्तो अङ्गुरहरूको बोटहरू पनि छ र यतिखेर चाहिँ लिची र भोगटे चाहिँ फुल पुरा खिल्दैछ उनीहरूको पुरा बिरुवा मसिनो बिजन पनि आउँदैछ र यतिखेर चाहिँ फुलहरू मजाले फुलिरहेको छ र त्यो फुलहरू फुलेको देख्दा एकदमै खुसी लाग्छ र राम्रो पनि लाग्छ हामीले के रे रोपेको फलफुलहरू हामीले घरमै बसेर खान पाउँछौँ ताजा पनि हुन्छ र के रे राम्रो चिजहरू खाना पनि पाउँछौँ